र यसरी तपाईँले चिजहरू पठाउनु भयो त्यो मैले के कुन कुरोमा मगाएको छु अब तपाईँलाई थाहै छ त्यसको विषयमा चाहिँ अब मैले अब फोन बोक्ने भाइहरूलाई कोही यसो बोलाएर भन्नु पऱ्यो यो फलना फलना ठाउँमा चाहिँ यस्तो सामानहरू छ अहिले अहिलेसम्म मेरो हातमा परेको छैन तपाईँले पठाउनु भयो भएन मलाई थाह छैन त्यो कुनै सुचना छैन भनेर चाहिँ म तपाईँलाई यो समयको सामानको चिजको लागि चाहिँ म भन्दैछु